अब इच्छाहरू त छ नि थुप्रै नानीहरूलाई अब पढाउनु पर्छ गुनाउनु पर्छ ठुलो ठुलो दुइवटा नातिहरू छ दुइवटा नातिनीको लागि कुछ गर्नुछ बगानमा हिँड्नु छ हिँड्छु म अब एउटा छोरा त्यो छोर बिमारी भइरहन्छ उसलाई पनि दबाई पानी गर्नुको लागि अब बगानमा हिँड्नै पर्छ कुनै अब कामहरू त अब गर्नै पर्छ घरमा पनि बगानतिर पनि एक दुई पैसाको लागि त अब नाता नातिनी पढाएर अब धेरै अब ठुलो बनाउने इच्छा छ मेरो